हेलो हजुर ए ए हो त भान्जी है भान्जी कस्तो छ हौ एकदम सन्चै छु बहिनी के अरे भान्जीले त कतिमा सम्झियो हौ हन कहिँले आउने हौ यता चाहिँ ए फ्री नै छु आउन घुमाउनु अब थुप्रो जग्गा छ त यहाँनिर कालिम्पोङमा तिम्रो तिमलाई के अरे तिमीलाई थाहा छैन मलाई थुप्रो जग्गा थाहा छ कि हुन्छ हुन्छ म भोलि आऊ न त्यहाँदेखिन् पर्सिदेखिनको चाहिँ घुमौँ न कि जस्तै भयो के अरे कुन सबै अब धामहरूको बारेमा पनि लेख्नु भनेको छ एउटा भयो मङ्गलधाम एकदम पुरानो त्यो एक सय वर्ष ताप गरेर जप गरेर त्यो बस्नुभएको अरे गुरुजी पहिला त्यहाँनिर पनि हो त्यो छ हिन्दूपट्टिबाट अन्त एउटा के अरे बर्मिकधाम छ हो अन्त बुद्धिस्टहरूकोपट्टि चाहिँ गुम्बाहरू थुप्रो छ हौ प्राय यतानिर दुर्पिन गुम्बा भयो हो साख्या गुम्बा छ त्यहाँदेखिन्को यो त्यहाँनिर पहिला भुटान हाउसको छेउमा पनि छ अरे छ अरे त्यहाँनिर के अरे राजा रानी आएर बस्ने पहिला बस्नुहुन्थ्यो होइन त्यहाँनिर पनि अहिले चाहिँ अब उनीहरू त छैन तर पनि उनीहरूको चि सामानहरू क्या हो पुरानो पुरानो सामानहरू छ त्यो पनि छ घुम्ने जग्गाहरू हो अन्त बर्मिकधाम यहाँदिनको बेसी पर्दैन अब पुग्दाओर्दा बिस मिनट मा चाहिँ पुग्छ जानु आउनु जानु गरेर एक घन्टाहरू लाग्छ हौ लगिहाल्छु नि म नसुर्ताऊ न आउनु चाहिँ आउनु नि हो बस्ने गरी एक हप्ता आउने हो भने अन्त यता कफेरमा पनि घामहरू झुल्किएको त्यो सन साइन क्या हो त्यो दामी देख्छ त्यहाँ डाँडामा पनि पुरानो पुरानो त्यो पहिल्यैदेखिको मान्छेहरू त्यहाँनिर जान्छ हो त्याँनिर पनि कहाँनिर मङ्गलधा ए बर्मिकधाम हजुर त्यहाँनिर त उहिलेको धाम हो अरे त्यहाँनिर त अब एउटा केटीले पहिला रियल्ली देखेको अरे नि त भगवान्लाई रियल्ली देख्नुभएको अरे कि त्यहाँदेखिन्को त्यो केटीले अब त्यो चाहिँ एकदमै साँचो अरे त्यहाँनिर चाहिँ अब पुरा अहिले त यो साउनमा त अब भिड हुन्छ तपाईँको त बिहानै जानुपर्छ हामी अस्ति हो त्यो गुम्बा त दुर्पिन गुम्बामा अब पै पुरानो गुम्बा हो त्यो पनि अब प पहिला रिम्पोचेहरू आएर ठुल्ठुलो रिम्पोचेहरू आएर बस्नुहुन्थ्यो अरे हो अन्त अहिले त्यहाँ पनि सन्डे सन्डे चाहिँ भिड हुन्छ अब सन्डे चाहिँ किनभने उयो बुद्धिस्टहरूको पूजाहरू गर्नु जान्छ कि अनि अरू बेला चाहिँ अलिक कम्ती नै हुन्छ अब त्यहाँ पनि जाऔँ न मिलाएर जाऔँ न कता कता हुन्छ हो अन्त डेलोहरू पनि छ साइन पनि छ अ हुन्छ हुन्छ भोलि कति बेला आइपुग्नुहुन्छ मलाई हिँडेर कल गर्नुहोस् न ल ल ल ल हुन्छ राखेँ